हेलो यो जनता रेस्टुरेन्ट हो सुन्नुहोस् न मलाई यहाँ चिकन चौमिन पठाइदिनुहोस् त तपाईँले त पठाइदिनु भएछ तर चिकनहरू त सबै बासी यो तिम्रो थुक्पा ऊ यस पनि नुडल्स पनि बा ऊ यो रहेछ नराम्रो रहेछ हेर्नु बासी यस्तो पठाएर न नुन लागेको छ न के छ यस्तो पाराले हो भने तपाईँहरूलाई पैसा त हामी म त दिनु चाहन्नँ त यस्तो पाराले कसरी हुन्छ तिम्रो तिम्रो यस्तो बासी खानाहरू पठाएर यसरी त राम्रो भएन यस्तो पाराले त त्यसरी गर्नु भएन त ग्रहाकहरूलाई हामी अबदेखि उपरान्त त तिमीलाई यस्तो अर्डर माग्ने छैन है हामी अर्कै दोकानबाट ल्याउँछौँ त्यस्तो पाराले कहाँ हुन्छ ल अबदेखि अर्डर आइहाल्यो भने राम्रोसँगको सामानहरू पठाइदिनु है नत्र राम्रो हुने छैन हो